अब यो कालिम्पोङ जिल्लामा पर्ने है हाम्रो यो आफ्नो जीवन जीविका चलाउने आफ्नो रोजगार चलाउने चाहिँ अब यो हाम्रो खेतीपाती एग्रिकल्चरहरू गर्छ है खेतीपाती धेरै मात्रामा गर्छ धैरै किसिमको खेतीपाती गर्छ जस्तै अब अदुवाहरू भयो सिजन सिजनमा है त्यो अब बजारमा बेचेर र त्यही पैसाले अलिअलि नुनतेल के के किनेर खाने गर्छ अदुवा अलैँची अरू धेरै अन्य के केहरू बारीमा उब्जाएर फेरि बेचेर अरू त्यो सब्जीहरू के के बेचेर अरू अहिले त झन् हाम्रो कालिम्पोङमा बिहिबारे हाट भन्ने लाग्छ के हप्तामा एकपल्ट अब अ अर्ग्यानिक हाट पनि भन्छ त्यसलाई त्योहरू गाउँबाट लान्छ बेचेर त्यही पनि बेचेर खाने गर्छ अनि फ्लोरिकल्चर हर्टिकल्चर जुन चाहिँ अब खेती फुलखेतीहरू है फुलखेतीहरू धेरै मात्रामा गर्छ हाम्रो गाउँमा अब फुलहरू बेचेर पनि जीविका चलाउने गर्छ अनि कुइलेन कुइलेनबारी कुइलेनबारी भयो है कुइलेनहरू कुटेर अब कमानको काम भन्छ त्यसलाई अब त्यो हो त्योहरू गरेर पनि अब जीविका चलाउने गर्छ आर्मीमा कतिजना ड्राइभर कतिजना कन्ट्र्याक्टर सेल्फ इम्प्लोयडहरू टिचर बिजनेस सानो सानो अब दोकानहरू खोलेर है दोकानहरू खोलेर अब अब जीविका चलाउने गर्छ आफ्नो डे बाई डे जुन अब खाले है यसरी जीविका चलाउँछ हाम्रो कालिम्पोङ जिल्लाकोहरूले अब हाम्रो गाउँमा त्यो हाम्रो यो कालिम्पोङ जिल्लामा बेरोजगारहरू पनि धेरै मात्रामा पाउँछ है आफूले देखेको भरमा सुनेको भरमा मलाई चाहिँ अब थाहा छ है अब अब यो भन्दा चाहिँ अब हाम्रो हाम्रो के भन्छ हाम्रो सरकारले चाहिँ धेरै कामहरू ल्याउनुपर्छ त्यसरी नै अब बेरोजगार नबसोस् है अब कति कति पढेकोहरू बेरोजगारै भएर बसिरहेको छ होइन अहिले गाउँमा बेरोजगार नबसोस् अब केही काम पाओस् भनेर पढेकोहरूले पनि बेरोजगार नबसोस् केही काम पाओस् गरी खाओस् है अब केही काम गरी खाओस् अन्त हाम्रो यो जुन अब हाम्रो यो कमान ए जुन सरकारी र प्राइभेट काम हुन्छ है मान्छेले अब धेरै सरकारी कामहरू धेरै रुचाउँछ मान्छेले अब त्यसमा धेरै ध्यान दिन्छ है प्राइभेट कामहरू भन्दा चाहिँ अब तर पनि अब सरकारीमा पाएन पाएन भने अब प्राइभेट छिटो है अब त्यसमै मान्छेले चलाउँछ सरकारी काम चाहिँ अब जीवनभरको लागि हो है लाइफटाइम सेट हुन्छ है अब प्राइभेट चाहिँ अब सर्टेन टाइमको लागि हुन्छ प्राइभेट काम चाहिँ अब सर्टेन टाइमको लागि हुन्छ है अब त्यो अब अब त्यही हो मान्छेले सरकारी काम पाएन पाएन भने पनि अब प्राइभेट काम गरेरै अब मान्छेले जीविका चलाउँछ है यति नै हो